भारतको अरू राज्यहरू हेरी चाहिँ हाम्रो पश्चिम बङ्गाल होइन धेरै भिन्न छ अब हेरौँ भने चाहिँ हाम्रो वेस्ट बङ्गाल अब बे भित्र चाहिँ थुप्रो थुप्रो अब अब अरू अरू भिन्न भिन्न सानो ठुलो रिली ए के भन्छ रिजनल अब त्यस्तो रिजनल उयोहरू पनि छ होइन अन्त इन्टरनेसनल त्यस्तो पोल्टिक्सहरू पनि छ होइन र थुप्रो अब छ त्यस्तो देखिन सकिन्छ होइन